हेलो ड्राइभर दाजु तपाईँ कहाँ हुन्छ त्यो मलाई यो सिलिगुडी मार्केट जाने काम थियो कि भ्याउनु हुन्छ र त त्यही त तपाईँ टाइममै आउनु होस् यस्तै दस बजेतिर म पनि रेडी भएर बसिरहन्छु अन्त म र मेरो परिवारहरू छन् दुई तिनजना र तपाईँको ट्याक्सीमा अँटिहाल्छ र तपाईँ चाँडै आउनु होस् है म पनि एकदमै रेडी भएर बसिरहेको हुन्छु र मेरो घर चाहिँ यो सालबारी क्षेत्रमा पर्छ तपाईँ यहाँ आइपुगेर मलाई कल गर्नु होस् अस्ति पनि तपाईँ आउनु भएको थियो बिर्सिनु भएछ के हो यस्तो छिटो आउनु होस् म पर्खिरहेको हुन्छु र त्यही हो दस बजेको टाइम छ तपाईँ नौ पैँतालिसतिर आएर मलाई कल गर्नु होस् ल ड्राइभर दाजु